हाम्रो गाउँ समाजमा नृत्य धेरै महत्त्वपूर्ण छ हाम्रो गाउँ समाजमा कुनै पनि चाडबाडमा नृत्य प्रगो प्रतियोगिता हुने गर्छ अनि त्यस नृत्यले गाउँको नानीहरूलाई मनोरञ्जन गराउ गराउनको साथै नानीहरूलाई फुर्तिलो र जोसिलो बनाउँछ मानिसहरूले संस्कृति कार्यहरूमा आफ्नो वेशभूषा लगाएर नाच्ने गर्छन्